हेलो ए हेलो सुन्नुहुँदैछ ए अँ भन सुन्नुहोस् न अघि मैले कल गरेको थिएँ कि तपाईँले उठाउनु भएन हो ब्याक कल गर्नुभएछ मैले चाहिँ नि के सोध्नु खोजेको भने नि अस्ति तपाईँहरूको त्यहाँनिर प्रोग्राममा मिस्टी दही बनाएको थियो नि कस्तो मिठो भएको थियो कि त्यही त त्यसको रेसिपी चाहिँ के हो भनेर सोध्नुपर्यो भनेर फोन गरेको थिएँ कि मलाई अलिकति भन्न सक्नुहुन्छ हजुर होइन त्यो बनाउँदाखेरि यसो हेर हेर्नु हेर्नुभएको थियो होला नि उनीहरूले बनाउँदाखेरि हजुर

हजुर होइन र पनि क्या म त नि कस्तो मिठो भएको थियो नि त हो अन्त कसरी बनाउँदो रहेछ भनेर चाहिँ तपाईँलाई आइडिया छ कि भनेर चाहिँ मैले सोधेको नि घरमा बनाउनुपर्यो भनेर कि ए तपाईँलाई अलिअलि पनि आइडिया छैन ए होइन हौ त्यो अलिअलि त मलाई त्यो के अरे त्यो मिस्टी दही त्यो बा माटोको भाँडामा दहीमा के अरे गुडहरू हालेर बनाउँछ भनेर चाहिँ अलिअलि आइडिया छ हो खजुरको गुडहरू हालेर जमाउँछ भन्ने चाहिँ छ कि त्यही कतिले चाहिँ खजुरको गुड हालेर बनाउँछ कतिले चाहिँ अब चिनीलाई के केरमलाइज गरेर अन्त त्यसको कलर निकालेर दहीमा हालेर मिस्टी दही बनाउँछ नि त अन्त त्यो चाहिँ अलिक अर्कै टेस्ट लागेको थियो नि त तपाईँको त्यहाँनिर घरमा खाएको चाहिँ अन्त त्यो चाहिँ के हालेको थियो ए एक्स्ट्रा केही अरू पनि केहीहरू चिजहरू हालेको थियो कि तपाईँलाई आइडिया छ कि भनेर सोधेको नि मैले ए तपाईँले अन्त त्यो हजुर ए उनीहरूले चाहिँ गुड हालेको थियो कि चिनीलाई केरमलाइज्ड गरेको थियो

गुड त्यो सिम्पल गुड हाल्यो कि त्यो खजुरको गुड हालेको थियो टेस्ट अर्कै थियो नि त हो अन्त मनपर्यो नि हजुर ए खजुरको गुडमा गर्नुभएको थियो ए भनेपछि चिनी होइन रहेछ नि खजुरको गुडमै मसालाहरू हाल्नुभएको थियो ए हुन्छ मलाई हजुर हुन्छ ए हुन्छ तपाईँ चाहिँ एकपल्ट त्यो मान्छेलाई सोधेर मलाई फेरि कन्फर्म गरिदिनु होस् न ल हुन्छ अहिले राखेँ ल हुन्छ